हेलो भाइ कहाँ हुनुहुन्छ सुन्नुहोस् न मैले अघि त्यो सामान मगाएको थिएँ नि तपाईँको रेस्टुरेन्टबाट खै अहिलेसम्म आइपुगेको छैन त मैले कत्ति वेट गरिसकेँ कहाँ जाममा फस्नुभएको छ मैले त एक घन्टाभन्दा पनि बेसी भइसक्यो तपाईँलाई वेट गरेको अरू भन्दा पनि मेरो घरमा गेस्ट आएको छ फेरि मेरो सानो नानी छ कि उसले यो डिसलाई पुरा मनपराएको छ त्यसै कारण उसले भनेको भनेकै छ अन्त मैले तपाईँको यो हाम्रो खानाको लागि पर्खिराखेको छु ए तपाईँ जाममा हुनुहुन्छ होइन मैले पहिलादेखिको यो डिस तपाईँहरूको रेस्टुरेन्टबाट मगाएको छु नि त हो त्यही भएर नै हामीले सबैले यो फ्यामिलीले सबैले यो कुरा यो कुरालाई पुरा मनपराउँछ यो खानेकुरालाई त्यही भएर नि मैले कम्ती बेर भइसकेन तपाईँलाई पर्खेको अन्त खै तपाईँले अघि फोन पनि उठाउनुभएन कत्ति खेप फोन गर्दाखेरि पनि हजुर सुन्नुहोस् न भाइ अलिक छिट्टो ल्याइदिनु होस् न कारण नानीहरू पनि पुरा भोकाइसक्यो हो खानुलाई पुरा मन गरिसक्यो हजुर त्यही कारण नि त तपाईँलाई फोन गरेको गरेकै छु ए तपाईँ बाटोमै हुनुहुन्छ हजुर हुन्छ तपाईँले छिट्टोभन्दा छिट्टो ल्याइदिनु होस् न है कहिले सह अरू बेला त सधैँ छिट्टो ल्याइदिनु हुन्थ्यो त आज चाहिँ किन ढिलो फेरि होइन हामी बाहिर पनि पर्खिराखेको छौँ तपाईँको खाना वेट गरेर हजुर